कालिम्पोङ जिल्लाको आर्थिक व्यवस्थाको लागि महत्त्वपूर्ण स्थानीय उद्योगहरू चाहिँ फ्लोरिकल्चरमा अब जस्तै यहाँनिर कालिम्पोङमा अब नर्सरीहरू धेरै छन् अब जस्तै पाइन भ्यू नर्सरीमा भयो पाइन भ्यूमा अब क्याक्टसहरू छ क्याक्टस एभरेस्ट नर्सरी एलके नर्सरी स्टेनडन नर्सरी अब यस्तो धेरै नर्सरीहरू छ अब जहाँ चाहिँ पर्यटकहरू बाहिरबाट घुम्नु आउँछ अब त्यहाँनिर हेर्नुको लागि फुलहरू अब के क्याक्टसहरू के केहरू रोपेका छन् अब त्यस हेर्नु आएकोलाई टिकट सिस्टम हुन्छ नि त उनीहरूलाई अब टिकट सिस्टम आयो पछि अब टिकट काटेर टुरिस्टहरू पस्छ त्यसले गर्दाखेरि अब त्यसबाट पनि आर्थिक आर्थिक अब आर्थिक अवस्थाहरू त्यसबाट पनि त हुन्छ अनि अब कालिम्पोङमा स्कुल कालिम्पोङ अब प्राय स्कुलको लागि फेमस हो भन्छ स्कुलहरूको लागि अब धेरै स्कुलहरू छन् एक त राम्रो राम्रो स्कुलहरू ते त्यसै कारणले गर्दाखेरि चाहिँ कालिम्पोङमा चाहिँँ अब स्टुडेन्टहरू चाहिँ पढ्नुको लागि बाहिरबाट धेरै आउने गर्छन् अब लाइक टाढा टाढाहरूबाट अब उनीहरू त त्यहाँबाट धाएर आउनु त सक्तैन त्यसै कारणले गर्दाखेरि अब कालिम्पोङमा आएर राम्रोसँगले यहाँ पढ्छु भनेर अब सोचेकाहरूले गर्दाखेरि सोचेकोले गर्दाखेरि चाहिँ कालिम्पोङमा आएर अब पेइङ गेस्ट हस्टेल पनि बस्छ नि तर अब पेइङ गेस्ट प्राय पेइङ गेस्टबाट पेइङ अबो पेइङ गेस्ट बसे पछि त्यहाँबाट पनि त अब पेइङ गेस्ट राख्छ कालिम्पोङमा अन्त कालिम्पोङमा अब धेरै जनाले नै राख्नेगर्छ स्कुलहरू अब स्टुडेन्टहरू बेसी भएकोले गर्दा त्यताबटा पनि त अब आमदानी हुने इन्कम हुन्छ अब स्टुडेन्टहरू आएर पेइङ गेस्ट राखेर अनि त्यहाँबाटअब खदा त एकजना राख्यो पछि त पेइङ गेस्ट राख्यो पछि अब एक जनाको अब त्यस्तै न्या निक्कै अब हुन्छ फोर थाउजन्डहरू गरेर लिन्छ होइन त्यसो गरेपछि अब त्यहाँबाट पनि त हुन्छ अब कति कति जनाले त पेइङ गेस्ट राखेर नै अब यताको मानिसहरूले पेइङ गेस्ट राखेर नै अब उनीहरूको त्यही अब उनीहरूको त कामै त कामै त्यही हो क्या धेरै धेरै जना पेइङ गेस्ट राख्छन् स्टुडेन्ट नानीहरू अनि त्यहीँबाट उनीहरूको इन्कम हुन्छ अन्त त्यै अब अब अरू त नर्सरीहरू त्यही फुलको नर्सरी अब फेमसको लागि ए पाइन भ्यु अब फेमस उइसको लागि हो क्याक्टसको लागि त्यहाँको भेराइटी भेराइटीको क्याक्टस छ त्यो हेर्नुको लागि टुरिस्टहरू अब टाडो टाडोबाट पनि आउने गर्छ अन्त यो एभरेस्ट नर्सरीमा अर्किड अर्किडको भेराइटी पाउँछ अब ते त्यो लिनुको लागि त्यो हेर्नुको लागि आउने गर्छ पर्यटकहरू अब त्यसो गऱ्यो पछि बाहिरबाट पर्यटकहरू आए पछि यताको टुरिजम बढ्छ टुरिजम बढ्यो पछि टुरिजमबाट नै त्यो अब कति अब टिकट सिस्टम भएकोले गर्दाखेरि इन्कम आउँछ नि त त्यहाँबाट त्यसै कारणले गर्दाखेरि यहाँको मानिसहरूले चाहिँ अब इन्कम सोर्स चाहिँ उनीहरूको अब त्यही हो टुरिस्टहरू आए पछि त्यहाँबाट पैसा आएकोले त्यताबाट इन्कम त्यताको पनि एउटा इन्कम सोर्स यता अब पेइङ गेस्ट राख्यो पछि पेइङ गेस्टको पनि त्यसरी नै कालिम्पोङ जिल्लाको अब कतिजना मानिसहरूले चाहिँ सबै जनाले गर्छ भन्ने होइन तर पनि अब प्रायले चाहिँ प्राई प्रायले चाहिँ अब त्यस्तै पेइ पेइङ गेस्टहरूबाट यस्तै कुराहरूबाट चाहिँ अब आर्थिक व्यस्त चाहिँ अब व्यवसायहरू छन् कालिम्पोङको अब मानिसहरूको चाहिँ